हेलो ए हजुर ल म उयो मिठाई दोकान मिठाई दोकानको भाइ हो ए हजुर मलाई त्यो अलिकति मिठाई चाहिएको थियो कि हाम्रो चाहिँ यहाँ घरमा पापा ममीको लागि आज एनिभर्सरी थियो अन्त कि त्यसको लागि चाहिँ अलिकति प्रोग्राम थियो र मिठाई मिठाई चाहिएको थियो होइन अनि मिठाई सुक्खा मिठाईहरू चाहिएको थियो भाउ कसरी छ होला है अहिले कसरी किलोहरू होला मलाई आज आज होइन भोलि चाहिएको नि तिन बजीतिर ए हजुर कसरी किलो छ होला है ए हजुर हजुर हजुर कसरी गोटा पर्छ होला भनिदिए चाहिँ एउटा यो सन्देस सन्देस नि ए हजुर हजुर ए ए हजुर हजुर हुन्छ मलाई चाहिँ म मलाई चाहिँ डेढ सय दुई सयवटा जस्तो चाहिएको ए ए हजुर ए ए हजुर हजुर मलाई चाहिँ विशेष गरेर त्यो मिठाईमा चाहिँ सुक्खा मिठाई चाहिएको त्यो सन्देस चाहिएको कि त्यो चाहिँ कसरी गोटा गर्नु हुन्छ होला है

अलिक कम्ती हुँदैन होला है

ए हुन्छ हुन्छ उसो भएदेखि मलाई डेढ दुई सयवटा गरिदिनु होस् न ल तर चार रुप्पे गोटा हुन्छ है ए हुन्छ गरिदिनु होस् न दुई सयवटा हजुर तिन बजी पठाइदिनु होस् न तिन बजी पठाइदिनु होस् न ल हुन्छ यहाँ दार्जिलिङमा हो त यहाँ एमपी रोडमा हो हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ धन्यवाद